गाउँका मान्छेहर लाई खेलकुद खेल्नाले कसरी फाइदा हुन्छ भने विशेष गाउँका मानिसहरू खेलकुद खेल्दा विभिन्न मनोरञ्जन आनन्द लिन सकिन्छ भने खेलकुदहरूबाट शारीरिक तवरमा तनदुरुस्ती हुने खेलहरू खेल्दा गाउँका मानिसलाई आँखाको पवित्र हेर्न पाइने र खेलकुदद्वारा नै स्वास्थ्यमा धेरै सुधारहरू आउने स्वास्थ्य तनदुरुस्ती रहने अन्त गाउँको गाउँमा खेलकुद भए सबै आउने नानीहरूले पनि खेलकुदद्वारा सिकेर कुनै किसिमको ओलम्पिकहरू जिल्ला स्तरीय राज्य स्तरीय र राष्ट्रिय स्तरमा खेल खेलेर उहाँहरूले आफ्नो नाम पनि कमाउन सकिन्छ र हामीले गाउँ क्षेत्रमा यसरी नै विभिन्न किसिमको खेल खेलाउने कार्यक्रमहरू पनि राख्ने गरेको छौँ